गार्डेनिङको विषयमा भन्नुपर्दाखेरि चाहिँ प्रायः कोही बेला अर्जेन्टली अचानक

केही दिनको लागि बाहिर जानुपऱ्यो भने चाहिँ हामी परिवार चाहिँ के गर्छौँ भनेदेखि हप्ता दिन एक महिना तिन महिना वान इयर्स बाहिर अचानक म घरको गार्जियन भएर म गार्डेनिङ गर्छु है म जानपर्दाखेरि चाहिँ के गर्छन् भनेदेखि हामीमा त्यो समस्या चाहिँ आउन सक्दैन गार्डेनिङको बारेमा है किनभने हामी जब पनि गर्छौँ र एग्रिकल्चर भयो सबै कुरा हामी गार्डेनिङमा अर्किड विषयमा भयो नर्सरी विषयमा भयो एग्रिकल्चर विषयमा भयो बाख्रापालनमा भयो अलैँची खेतीमा भयो हामी सबै एक मतकै भएर गर्छौँ घरमा चाहिँ है हामी पार्ट टाइम जब पनि गर्छौँ अनि जब गरेर पार्ट टाइममा चाहिँ हामी घरमा चाहिँ सबै हामी एक मतको भएर चाहिँ हामी भेला भएर मैले नजानेको कुरो मेरो घरकोले जान्नुहुन्छ अलिकति नलेज घरकोबाट पाउँछु र घरकोले नजानेको नलेज चाहिँ मेरोबाट पाउनुहुन्छ हामी सुरुदेखि नै बिरुवा अर्किडमा भयो प्लान्टहरूमा भयो सबै कुरोमा एग्रिकल्चरमा अलैँचीमा हामी एकै मतको भएर चाहिँ हामी सँगै समूहमा नै हामी काम गर्ने गर्छौँ र गार्डेनिङको लागि भन्नुपर्दाखेरि चाहिँ म कुनै जग्गामा जानपऱ्यो भने चाहिँ त्यसमा चाहिँ केही असम्भव र आपत्ति चाहिँ हामीमाझमा आइलाग्दैन किनभने म नभए मेरो प्लेसमा एक्पिरियन्स हुनुहुन्छ मेरो वाइफ भयो होइन मेरो नानीहरू भयो छोरीहरू भयो छोराहरू भयो यो नलेज चाहिँ मैले उहाँहरूको हृदयमा पनि लगाइदिई सकेको छु मैले पहिल्यै सोचेर होइन बाइचान्स मैले सुरुआत गर्दाखेरि नै तपाईँको म नभएको खन्डमा चाहिँ उहाँहरूले पनि एउटा सजिलैसँग सम्हाल्नुसक्ने एउटा एक्सपिरियन्स र उहाँहरूमा चाहिँ क्षमता चाहिँ छ है र उहाँहरूले पनि म नभएको खन्डमा चाहिँ महिना दिन हप्ता दिन सेलिङ र रिपोर्टिङ र त्यसको पानी कुन समयमा दिनपर्ने हो त्यसलाई रिपोर्टिङ कसरी गर्नुपर्ने हो कसरी छोडाउनुपर्ने हो समयमा यो सबै नलेजमा नलेज चाहिँ उहाँहरूको हृदयभित्र पनि मनमा मस्तिष्कमा पनि बसिसकेको छ र है यदि म घरदेखि बाहिर केही टाढो जानुपरेको खन्डमा चाहिँ उहाँहरूले पनि एकदमै सजिलो प्रकारले चाहिँ फुलहरूको भयो अर्किडहरूको भयो सबै कुरोको खेतीमा काँक्रा फर्सी इत्यादि कुरो चाहिँ उहाँहरूले एकदमै एक्सट्रा एक्स्ट्रा कुराहरू पनि उहाँहरूले अझै सहजै सम्हाल्न सक्छन् र मलाई चाहिँ एकदमै सजिलो भएको छ र घरमा हुँदाखेरि पनि हामी सहमति भएर सँगै हामी फुलको बिरुवाहरू सार्ने गर्छौँ बल भयो इत्यादि भयो है यसै कारणले गर्दा धेरै दिनको लागि बाहिर जानुपर्दाखेरि पनि मैले चाहिँ यो कुरोमा चाहिँ त्यत्ति टेन्सन लिनुपर्दैन र मेरो प्लेसमा चाहिँ मेरो मिसेस मेरो नानीहरूले चाहिँ एकदमै राम्रोसँगले सम्हालिदिन सक्नुहुन्छ भनी हजुरहरूलाई म जानकारी दिन चाहन्छु